मलाई चाहिँ चिया एकदमै मन पर्छ क्या चियाले चाहिँ एउटा एनर्जी बढाएको जस्तो हुन्छ हामीलाई थकान लागिराखेको छ भने टाउको दुखी राखेको छ भने हामी एउटा चिया खाएपछि एउटा ताजा ताजा हुन्छ नि बिहानै अब हामीले पहिल्यैदेखिको त्यो त नियमै हो है मान्छेको बिहानै उठ्ने बितिक्कै चिया खाइदिउँ है भन्ने बानी लागेको छ है सबैलाई अब लु है चिया खाउँ भनेर चिया बनाउँछ कोहीले रङको चिया खान्छ होइन ब्ल्याक रङको चिया त रङको चिया खान्छ होइन कसैले दुध हालेर बनाएर खान्छ कसैले अब अहिले त एकदम फेसन भएको छ ग्रिन टी हरे होइन ब्ल्याक टी ग्रिन टी अब थरि थरिको भन्छ अब उनीहरूले अब इङ्लिसहरू तर हामीले चाहिँ अब दुधकै चिया खाने गर्छौँ होइन बिहान उठेर राम्रो लाग्छ किनकि आफ्नो गाई पालेकाले गर्दाखेरि गाईको दुध है दुहेर ताजा ताजा चिया खाएर नुनको चिया पनि खाने गर्छ कतिले त्यो नुनको चिया चाहिँ के हुन्छ भने भारीहरू बोकेर आएर होइन थकाइ लागेको छ भने नुनको चिया खाँदा चाहिँ एउटा हामीलाई शीतलपना आउँछ भित्रबाट नै राम्रो लाग्छ नुनको चिया खानु पनि एउटा सन्चो एउटा फिलिङ होइन मज्जा लाग्छ एउटा शान्ति भयो ग्यासहरू पनि हुँदैन त्यो खायो भने चाहिँ धेरै चियाको पनि महत्त्व छ कि दार्जिलिङतिर त झन् अब दार्जिलिङ भयो कर्सियङहरूतिर एकदमै चियाको बुट्टाहरू देखिन्छ है म पनि त्यही बस्ने गर्थेँ पहिला मेरो माइत त्यहाँ थियो तर ए मेरै घरको अगाडि छेउमा चाहिँ एकदम चियाको बगानहरू छ होइन त्यही चिया बगानमा टिपेर चियापत्ती टिपेर चाहिँ मान्छेहरूले त्यही फ्याक्ट्रीमा गएर ताजा ताजा चिया बनाउने गर्छ त्यो त्यो चियापत्ती एकदमै राम्रो हुन्छ त्यो चियापत्ती खाँदा चाहिँ हामीलाई एकदमै राम्रो फिलङ राम्रो आवाज आउँछ एकदम राम्रो लाग्छ होइन चिया भन्ने कुरो के हो भन्ने कुरा अब पहिलाको जमानादेखिको चिया भन्ने कुरा त चलिराखेकै छ अहिले कति प्रायःले छोडिसक्यो चिया खानु तर त्यति बेला त पुरै मान्छेहरूले पुरानो पुरानो मान्छेहरूले चिया नखाए कि त मेरो त कामै हुँदैन भन्ने गर्थ्यो चिया भन्ने कुरा चाहिँ यति डर लाग्दो स्वादिष्ट अब अहिले रेस्टुरेन्टतिर जाउँँ हामी चिया नै खाने गर्छ सबैजानाले नै होइन चिया भनेको चाहिँ यति साह्रो जसको घरमा गयो भने पनि चिया खानु हुन्छ भनेर सोधिहाल्छ होइन चिया भन्ने कुरो चाहिँ खान्छौँ हामीले चिया नै दिन्छ सबैभन्दा पहिला चाहिँ चिया नै चिया नै सोध्छ जसले पनि होइन चिया खाने बहिनी या भाइ दाजु या केही भनेर चाहिँ चिया नै पहिला प्रवित गर्छ दिने गर्छ मान्छेले चिया भन्ने कुरो चाहिँ यस्तो हो कि अब के भन्नु अब कतिजनालाई त खती पनि गर्छ कतिजनालाई लाभ पनि गर्छ चियाले होइन राम्रो गरिदिन्छ चिया भन्ने कुरोमा चाहिँ हामीलाई जसलाई पनि इज्जत भन्ने जस्तो क्या अब जसको घरमा गयो भने पनि चिया ए त्यो घरमा त चिया पनि दिएन हौ फलनाले कुरा गरी कुरा राखेको अब एउटा चिया त सोध्नु पर्छ भन्ने एउटा होइन बाहिर गएर हामी घरभित्र बसेर अब बसेपछि बात माऱ्यो माऱ्यो चिया पनि सोध्दैन कतिजनाले त्यही कारण हामी बाहिर गएपछि चियाको कुरा गरिहाल्छ अरू कुरा केही चाहिँदैन हामीलाई है पानी सोध्यो चिया केही सोध्यो जे सुकै सोधोस् खानै खुवायो भने तर पनि त्यो घरमा चिया त खुवाउनु पर्थ्यो नि कमसेकम भन्ने एउटा युवा सबैलाई मान्छेलाई होइन भन्ने ऊ यो छ बानी छ त्यही कारण अब बिहा बटुलतिर जाँदा फर्सटमा चाहिँ लु चाय खाइदिउँ है भनेर त्यो चलन भएको छ चियाहरू दिने गर्छ होइन सबैतिर नै चियाहरूको लागि ऊ यो छ अब चियापत्तीको यो बोटहरू देख्छ नि हामी त अब दार्जिलिङ कर्सियङतिर चाहिँ चियापत्तीको बोट एकदमै दामी देखिन्छ अब यो जस्तो जुन जुलाईको टाइममा चाहिँ एकदमै साउन भदौको टाइममा चाहिँ एकदमै राम्रो क्या हरियाली एकदमै राम्रो पारी पारीसम्म पनि यति राम्रो चियाबुट्टाहरू देखिन्छ होइन त्यहाँको अब काम गर्ने विचरा दुःखी अब एकदम बेघर अब हुन्छ नि एउटा अब रिमोटको एरियामा बसेर उनीहरूले त्यो चियापत्ती टिपेर भए पनि एउटा काम गरिराखेको छ त्यो चियापत्तीकै एउटा काम हुन्छ त्यहाँनेर होइन काम गरिराखेको छ उनीहरूले खाने ऊ यो दरिया नै उनीहरूको त्यही नै हुन्छ खान्छ त्यही चियापत्ती टिपेर नै उनीहरूले घर पालन गरिराखेको छ कति जग्गा होइन चिया भन्ने कुरो चाहिँ यस्तो यति सुगन्ध आउँछ कि यति मिठो वासना आउँछ कि बाहिरबाट हामी गाडीतिर हिँड्यो भने स्वाट्ट त्यो चिया बगानको छेउ छेउबाट या त चियापत्तीको फ्याक्ट्रीहरू हुन्छ त्यसको छेउ छेउबाट हिँड्दा पनि यति मिठो सुगन्धहरू आइराखेको हुन्छ होइन चिया भन्ने कुरा चाहिँ मान्छेलाई पहिलादेखिको अब हामी बचपनदेखि नै भनौँ न सुनेको यो चियापत्ती भन्ने कुरा चिया भन्ने कुरा त अब पहिलादेखि आएको रहेछ अब हाम्रो आमा बाउ बाजे बोजू पुर्खादेखिकै चियापत्ती चिया भन्ने कुरा चाहिँ सबैलाई थाहा छ के हो भन्ने कुरा